हेलो दाजु उयो कालिम्पोङदेखि यो बखाली चाहिँ कति डिस्टेन्स हो कालिम्पोङदेखि चाहिँ नि यो बखाली कति उयो डिस्टेन्स कति होला बखाली बखाली बखाली हजुर हजुर हजुर ए तिन चार किलोमिटर ए त्यहाँ त्यहाँ त्यही त जानु थियो र नि डिस्टेन्स याद भएन कि मलाई अन्त त्यही भएर तपाईँलाई फोन गरेको नि हजुर हजुर ट्याक्सी ट्याक्सी कति लाग्छ होला है ट्याक्सी चार्ज आउनु जानु ए हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु दुईजना हजुर हुन्छ हुन्छ थ्याङ्क्यु